तपाईँहरूले स्कुल खोल्नु भएको रहेछ है तपाईँहरू संस्थापक हुनुहुँदो रहेछ तपाईँहरूको यो स्कुलको इतिहासबारे सुरुको इतिहासबारे केही बताइदिनुहोस् न यो स्कूल कस्तो प्रकारले र कसरी भयो भन्ने प्रसङ्ग त धेरै उठेकै थियो प्रश्न गर्नेहरूले पनि गऱ्यो र आज पचास वर्ष स्कुल पुग्दाखेरि पनि अब यो इतिहास खोज्नेहरूलाई चाहिँ एक दुई शब्द त भन्नै पऱ्यो र यो स्कुल चाहिँ कस्तो प्रकारले खोल्यो भन्दाखेरि हेम गुरुङज्यूको छोरी जेठी चाहिँ अढाई वर्षको उमेरमा चाहिँ अ मिजेल्स निस्केको रहेछ त्यति बेला थाहा नभएर चाहिँ निमोनिया भएर नानीको देहान्त भएछ अनि त्यो नानी चाहिँ इचुल जान्छु इचुल जान्छु भनेर झोला बोकेर हिडिहिन्थ्यो अरे अन्त त्यस्तो नानी अब स्कुल जान्छु भनेर बाबालाई दङ्ग्याउने भर्खर बोली फुटेको टुकुल टुकुल हिड्ने नानी बित्दाखेरि चाहिँ हेम गुरुङज्यूको मानसिक सन्तुलन चाहिँ उहाँले चाहिँ अलिकति हराउनु भयो अरे अनि बिहान उठ्ने अरे त्यहाँदेखिन् नानीको फोटो त्यहाँदेखिन् दियो बत्ती बाल्यो अनि चिया नानी चिया खा नानी चिया खा नानी बिस्कुट खा भन्ने अरे फेरि आयो सुत्यो हो त्यसो गर्दा गर्दा धेरै दिनसम्म उहाँको प्रक्रिया चाहिँ यस्तै हुँदाखेरि चाहिँ उहाँको बाबाले रातदिन त्यो अवस्था देख्दाखेरि हेम तैँले यहाँ बत्ती बालेर चिया बिस्कुट खुवाएर त्यो माथिसम्म जान्छ र तैँले के गरेको भनेर उहाँलाई कराउनु भयो अरे र पनि अहँ उहाँको मा चाहिँ त्यस्तो केही उयो नदेख्दा दिन डेली नै उहाँको अवस्था बिग्रिँदै गएको देख्दा चाहिँ उहाँले केबी गुरुङज्यू उहाँको दाइ केबी गुरुङज्यू जो एसआई हुनुहुन्थ्यो स्कुलको इन्सपेकटर अनि भाइ अढी बहादुर गुरुङ उहाँलाई बोलाएर चाहिँ लु न हौ के गर्नु पर्ने हेमको त दिनदिनै यसरी अस्वस्थ्य हुँदै गयो यो त मानसिक रूपले नै यो त अलिकति गडबड हुन थाल्यो के कसो गर्नु पर्ने यसलाई भन्दाखेरि त्यहाँदेखि दाजु भाइहरू मिलेर चाहिँ होइन अब यो नानीलाई चाहिँ अब यो आउने त होइन नै यो यसलाई चाहिँ सम्झाएर यो नानीको नानीको नाममा एउटा स्कुल खोल भनेर यसलाई सम्झाउनु पर्छ अब स्कुल खोलाउनु पर्छ यसलाई अन्त मोनाको रूपमा त कति जना हजारौँ नानी आउँछ हजारौँजना नानी नै मोनाकै प्रतिरूप हुन्छ भनेर यसलाई सम्झाएर स्कुल खोलाउनु पर्छ भनेर दाजु भाइहरूले सल्लाह गरे अब त्यति बेला चाहिँ मिनिस्टर गजेन्द्र गुरुङ हुनुहुन्थ्यो अरे गजेन्द्र गुरुङलाई उहाँ चाहिँ जेठा छोरा अन्त उहाँलाई बोलाएर लु न के गर्नु पर्ने यसलाई हेमको लागि नानीको लागि स्कुल खोल्ने कुरो त यहाँ हामीले त गऱ्यौँ अब कस्तो प्रकारले गर्नु पर्ने भन्दाखेरि चाहिँ उहाँ मिनिस्टरज्यूले चाहिँ त्यति बेला डिआई सनियाल हुनुहुन्थ्यो अरे दार्जिलिङमा त्यति बेला त अफिस नै दार्जिलिङमा थियो त्यहाँदेखि डिआई सनियाललाई गजेन्द्र गुरुङज्यूले बोलाएर यहाँ मिटिङ फेरि बस्दा चाहिँ कस्तो प्रकारले कसरी चाहिँ स्कुलको खोल्नु चाहिँ प्रोसेस चाहिँ के छ भन्दाखेरि डिआई सरलाई भन्नुभयो अरे कोटामा हुन्छ कोटा छ भने मात्रै स्कुल खोल्न सकिन्छ म कोटा हेरिदिन्छु के कसो छ भनेर उहाँले भनेर त्यहाँदेखि कोटा निकाल्नुभयो अरे त्यहाँदेखि कोटा निकाल्दा चाहिँ एउटा चाहिँ यता सात नम्बर वाडको यता तोपखाना साइड यता पायो अनि एउटा चाहिँ छिबो बस्तीमा पायो अरे अन्त त्यहाँदेखि त्यसरी पाउँदाखेरि यो दुईटा कोटा पाएर चाहिँ एउटा एघारमा यता तोपखानामा सुरु गऱ्यो मोना सकुल जुन चाहिँ छ त्यो अनि एउटा डेभ्लोपमेन्ट जुन चाहिँ छ छिबोमा त्यहाँनिर सुरु गरेको हो यो सकुल दुईटा अनि त्यति बेला चाहिँ अब मिटिङ पास गऱ्यो कोटा पनि पायो सुरु गर्नुको लागि चाहिँ कसो गर्ने भन्दा त त्यति बेला युथमा सबै युथमा युथ कङ्ग्रेसको केटाहरू को युथ कङ्ग्रेसमा थिए अरे त्यति बेला चाहिँ हेम गुरुङज्यू को चाहिँ एकदमै मिल्ने साथी चाहिँ सिके कुमाई अनि प्रभाकर देवान थियो अरे त्यति बेला उनीहरू भर्खर कलेज सकेको युवाहरू नै थिए त्यति बेला त्यति बेला त मै पनि थिएँ म पनि वुमन यतापट्टि वुमन विङ्सपट्टि चाहिँ म पनि भएकोले गर्दा त्यति बेला लु अब स्कुल खोल्ने भयो डोनेसन उठाउनु पर्छ भनेर ल्याकटोजेनको बट्टा बोकेर हामी डोनेसन उठाउथ्यौँ शनिबार बुधबार त्यसो गरेर सकुल सुरु गर्न थाल्यौँ अनि सिके श्रेष्ठज्यू पनि हुनुहुन्थ्यो त्यति बेला कर्मठ त्यति बेला यो सकुलको लागि खट्ने काम गर्नेहरू यिनीहरू नै हुन् र त्यसो गर्दाखेरि त्यसो गरेर गरेर चाहिँ यो स्कुल सुरु गर्नु थाल्यौँ हामीले आज उहाँहरूको त अब दुईजना त वकिल वकालत गर्नु सुरु भए उनीहरू सिनियर सिनियर उसमा स्टेजमा पुगे अनि सिके श्रेष्ठज्यू उहाँ त नाट्य भूषण उहाँहरूले पनि अहिलेसम्म सघाएको चाहिँ हामी बिर्सेका छैनौँ उहाँहरूकै सहयोगले गर्दाखेरि नै यो स्कुल दुईटा स्कुल चाहिँ स्थापना गर्न सक्यौँ र यसरी चाहिँ यो सकुलहरू स्थापना भएर आज पच्चिसदेखि पचास बर्ष पुग्यो अनि यस गोल्डन जुब्ली पनि मनायौँ र त्यति बेला खट्नेहरू त अब सबै बितेर गए अब रहेका यिनीहरू यो चार पाँचजनाहरू रहेछ खोजी गर्दाखेरि अनि त्यति बेलाको सिनियर सिनियर जो जति पनि थिए उहाँहरू त सबै बितेर गएछन् यसपाली खोज्दाखेरि अन्त यसरी चाहिँ यो सकुलले चाहिँ मोनाले गर्दा एकजना छोरीले प्राण गुमाउदाखेरि चाहिँ यो दुईटा स्कुल चाहिँ निर्माण हुन सक्यो अनि छजना टिचरहरूले चाहिँ त्यति बेला काम पाउन सक्यो अनि अहिले चाहिँ पचास बर्ष पुग्यो र यो गोल्डन जुब्ली मनाएर चाहिँ म चाहिँ खुसी छु यो सन्देस चाहिँ यसै हो सबै जो जतिले पनि गोल्डन जुब्ली मनाएको छौँ जो जति नानीहरूले त्यो सकुलमा पढे तिनीहरूको सबै नानीहरूको भविष्य चाहिँ उज्यालो होस् अझै उज्जवल भएर जावोस् यो दुईटा स्कुल चाहिँ अझै उन्नति गरेर जाओस् भन्दै म त्यो सकुलहरूको लागि चाहिँ सधैँ प्रार्थना र कामना गर्दछु यति